हजुर म कुरोङ बोलेको कि अँ मैले बिहान तपाईँको रेस्टुरेनबाट खाना अर्डर गरेको थिएँ कि अनि खाना अर्डर गर्दा मैले चाहिँ कोल्ड ड्रिङ्क चाहिँ भन्नै बिर्सेछु हजुर तपाईँको रेस्टुरेन्टमा कुन कुन कोल्ड ड्रिङ्क छ हुन् मलाई ठुलो स्प्राइट र ठुलो बोतलको कोक पठाइदिनुहोस् न हजर दुइटै पठाइदिनुहोस् न हुन्छ मलाई भरे मैले चार बजीको टाइम दिनु भएको थियो कि तपाईँहरूको वेटरले चार चार बजीसँगै कोक स्प्राइट र खाना पठाइदिनुस् न ल